हजुर खेलेको छु खेलेको छु हो अनि पहिला स्कुलबाट खेल्थ्यौँ अन्त यो फुटबल खेल्दाखेरि हामी झोलुङ गैरिबास स्कुलमा आएर अब फुटबलमा जितेर पनि गएको छौँ